हेलो भन्नुहोस् हजुर हजुर हजुर हजुर

अच्छा कुन चाहिँ पेपर लिनुहुँदै थियो

नेपाली पेपर नै हो चाहेको तपाईँलाई ए त्यो अब नेपालीमा त अब यहाँको त त्यही अब हिमालयन दर्पण नै थियो तपाईँको लागि होइन लोकल न्युजहरू अलिक अब त्यो कभर हुन्थ्यो अब अर्को चाहिँ सिक्किमको छ वहाँबाट सम्पादन गरिने पेपर त्यो एउटा के गरे प्रजाशक्ति भन्ने त्यो छ त्यो पढ्नुहुन्छ तपाईँ अब त्यो होइन नि तपाईँको सिक्किमको मात्रै नभएर यताको पनि कतिवटा प्रमुख खबरहरू त हुन्छ प्रायः यता पाहाडी भेगको यो दार्जिलिङ कालिम्पोङको खरसाङको न्युजहरू हालेको हुन्छ त्यसमा पनि राम्रै नै खबरहरू कभर गरेको हुन्छ त्यसमा त्यो पढ्नुहुन्छ भने त्यो तपाँईलाई ल्याइदिन्छु दर्पणको बद्ली अब दर्पणभन्दा अलिक बेसी नै हुन्छ त्यो पेपर पनि बाह्र पेजको पेपर हुन्छ हो त्यो दर्पणभन्दा त एक रुपियाँ कम्ती हो तपाईँलाई चार रुपियाँ पर्छ हजुर अब तपाईँलाई के सुविधा हुन्छ एकैचोटि तिस दिनको दिन्छु भन्नुहुन्छ भने तिसै दिनको तपाईँले पेड गर्नु सक्नुहुन्छ होइन पर डे चार रुपियाँ गरेर दिन्छु भनेर भन्नुहुन्छ भने पनि म त अब डेली नै तपाईँको घरमा म पेपर ल्याइदिन्छु तर अब डेली चार रुपियाँ तपाईँलाई खुद्रा दिनु पनि असुविधा महिनामै तपाईँले एकैचोटि तिस दिनको पेमेन्ट गर्नुभयो भने चाहिँ राम्रो होला तपाईँलाई पनि सुविधा मलाई पनि सुविधा तपाईँको म एउटा रेजिस्टर बनाएर इस्यु गरिदिन्छु तपाईँलाई कुन चाहिँ गरौँ अरू कुनै पेपरहरू पनि चाहिन्छ तपाईँलाई

हुन्छ हुन्छ प्रजाशक्ति नै ल्याइदिनुपर्ने ए हुन्छ हुन्छ ओके भाइ हवस्